मैले नि उयो मिन्त्राबाट क्या साडी मँगाएको थिएँ कि कम्ती राम्रो आएन रहेछ अँ दाम पनि ठिक्कैको कति छ सौ यस्तै सत्तरहरूको थियो हौ कि दसैँको लागि त्यो सिम्पल क्या पूजाहरूतिर नौराथातिर लगाउनको लागि के हौ यल्लो यल्लो कलरको कटनको मँगाएको थिएँ कि कस्तो मजाको आएको छ ल लुगा अब मजाको मनपर्यो क्या छपक्क बस्ने हो लाउँदा पनि टक्क मिल्ने सुहाउँदा पनि मजाले सुहायो राम्रो रहेछ अँ क्वालिटी कस्तो राम्रो मलाई त हो त्यो साडी कस्तो मनपर्यो कि अरू कलरमा पनि है यसो बजारहरू जाँदा लगाउनु हुन्छ नि मगाउनु पर्यो भन्दैछु हौ अँ राम्रो छ तिमी पनि मगाउन कस्तो राम्रो छ म लिङ्क पठाइदिन्छु नि मगाउन अँ यता उति हिँड्दाखेरि पनि सजिलो हुने रहेछ क्या डेली वेरको लागि यसो बजारहरू जाँदा यउति जाँदा आखिर दाम पनि ठिकै त्यति छ सौ पचास साठी रुपियाँ त ठिकै हो नि अँ राम्रो लाग्यो त मलाई पनि म त क्या अब त्यस्तो अब राम्रो आउँछ जस्तो लागेको थिएन कि तर राम्रो आयो कि खुसी लाग्यो पूजाहरूतिर लाउनु अब अरू पनि दुई तिनवटा मगाइराख्नु पर्यो भनेर भन्दैछु म त एता उति हिँड्दा लगाउने क्या पिङ्क कलरको हो अन्त एउटा कुन चाहिँ कलरको पो राम्रो लागेको थियो हौ ब्लुमा हलका उयो छ हौ वाइट त्यो पनि मन परिरहेको छ कलरहरू कि अब पहिला प्रडक्ट कस्तो आउँछ आउँछ है लुगाको क्वालिटी कस्तो आउँछ आउँछ भनेर चाहिँ मैले चाहिँ नमगाएको नि त एकैचोटि तर कस्तो मनपर्यो मलाई त्यो लुगा लगाउँदा पनि मिली हाल्ने अब धुँदाखेरि पनि त्यस्तो लुगा त सुकि पनि हाल्छ राम्रो पनि हुन्छ हो अँ तिमी पनि मगाउ ल